बाहिरका होटेल अनि ढाबामा मलाई मोमो खानु रुचाउँछु किनभने घरमा त बनाउँदा बनाउँदा थाकेको हुन्छ त्यसैले गर्दा खानु त्यस्तो राम्रो लाग्दैन अनि बाहिर मेन विशेष कुरा बाहिरको सानो सानो ढाबा सानो सानो होटेलमा मेन कुरा चाहिँ सफा हुन्छ अनि राम्रोसँगले बनाएको हुन्छ त्यही कारण म बाहिरको सानो सानो होटेल ढाबामा गएर मोमो थुक्पा खानु मन पराउँछु किनभने घरमा त अब निकै लामै प्रोसेस हुन्छ त्यसले गर्दा बनाउनु पनि अलिकति अप्ठ्यारै हुन्छ त्यही कारण बनाउँदा बनाउँदा थाकेपछि आफूलाई खानु पनि राम्रो लाग्दैन र म कोही कोही बेला बाहिर होटेल ढाबामा मोमो थुक्पा खान्छु किनभने सफा र राम्रो हुन्छ अनि टेस्टी र मिठो हुन्छ